हामीले खेलकुदलाई परम्परागत खेलकुदहरूलाई चाहिँ हामीले यस्तो प्रकारले अगाडि बढाइरहेका छौँ अहिले त्यसलाई कसरी प्रकारले कुन प्रकारले जोगाएर जानु जोगाउनु पर्ने हो भन्ने कुरालाई चाहिँ हामीले चाहिँ अब सानो नजिकैको ग्राउन्ड मैदानतिर लगेर त्यो खेल विशेष अब खेलमध्येमा एक नम्बर त अब फुटबल नै आउँछ दोस्रो त अब यता रिले रेस त्यस् त्यस्तो भएर जान्छ त्यसलाई जोगाउनको निम्ति चाहिँ हामीले एउटा ग्राउन्डमा लाने गर्छौँ साल वर्षमा दुईपल्ट जस्तो हामीले लान्छौँ र त्यहाँ लगेर चाहिँ अब कस्तो प्रकारले कसले राम्रो खेल्दैछ कसले राम्रो के गर्दैछ भनेर एउटा सुझाव पनि राख्छु यो गर यो गर उस्तो गर भनेर यहाँ जोगाएर लादैछौँ त्यो निम्ति चाहिँ हामीले कतिवटा कोचलाई पनि हामीले निम्त्याएको छौँ जान्ने है एउटालाई राखेर हामीले अगाडि बढाइरहेका छौँ साथै त्यसलाई हामीले जुन चाहिँ राम्रो खेलाडि छ त्यसलाई अब हौसलाको लागि हामीले एउटा प्राइज पनि राखेका छौँ राखेको हुन्छौँ किनभने उनीहरूलाई उनीहरूलाई के अरे आफ्नो निम्ति खेलको निम्ति खेलकुद पनि एउटा ठुलो देशको एउटा गहना जस्तो लाग्छ किनभने त्यो खेलको बिना चाहिँ हुँदैन अब हामीले एउटा जोगाएर एउटा बिचमा अब टिमहरू आएन भने पनि अब टिम म्याच गाउँबाट मिलाएर हुन्छ पल्लोपट्टि पल्लो गाउँको वल्लो गाउँको एउटा सानो सानो सूचना दिएर अनि बोलाएर पनि हामी खेलाउने गर्छौँ त्यसमा अब कतिवटा प्राइजहरू राख्दिएको हुन्छ जस्तै अब एउटा राम्रोसँग खेलाडिलाई चाहिँ यही एकदम उत्तम खेलाडि रहेछ हामीले हौसला दिँदै यसरी नै अगाडि बढाइरहेका छौँ